भारतमा सबैभन्दा लोकप्रिय खे खेल एउटा क्रिकेट हो अनि फुटबल र यो खेलामा केटाहरूले मात्रै रुचि राखेनन् यहाँ केटीहरूले पनि गाउँ समाजमा चाहिँ राष्ट्रिय खेल हेर्दाहेर्दै केटीहरूले पनि खेल्ने गर्दछन् गाउँ समाजमा आफ्नो आफ्नो टिम बनाएर त्यसलाई खेल्ने गर्दछन् जस्तै क्रिकेट खेलामा अति सुन्दर धावक पहिलाको सचिन तेन्दुलकर र अहिलेको विराट कोहली महेन्द्र सिंह धोनीहरूले राम्रो खेला खेलिरहेका छन् र लात्ते भकुन्डो जसमा फुटबल भनिन्छ र उसलाई खेल्नको लागि भाइचुङ भुटिया र सुनिल छेत्रीहरूले भारतको भारतमा राम्रो खेला लात्ते भकुन्डो खेलिरहेका छन्